धार्मिक अभ्यासहरू चाहिँ के भनेदेखिको मन्दिर जानु बिहान हामी पूजा गर्नु पूजा पाठ गर्नु बिहान उठेर नुहाइ धुवाइ गरेर नयाँ लुगा लगाएर बिहानै उठेर सफा सुग्घर भएर मन्दिर जानु घर छेउ हाम्रो घर छेउमा एउटा मन्दिर छ मन्दिरमा गएर हामी सधैँभरि पूजा पाठ गर्छौँ शिवजीको मन्दिर छ हाम्रो घर छेउमा हामीलाई त्यहाँ गएर पूजाहरू गर्दाखेरि चाहिँ धेरै राम्रो लाग्छ आनन्द लाग्छ यसमा चाहिँ हामीलाई धर्मपट्टि चाहिँ धेरै नै हामीले ध्यान दिनु पर्छ सबजनाले नै ध्यान दिनु पर्छ धर्मपट्टि धर्म गर्नु कर्म गर्नु सबभन्दा ठुलो हो यो अन्त ध मन्दिर जानु भनेको चाहिँ एकदम आफूलाई मन शान्ति हुन्छ कतिवटा कुरा टेन्सनहरू भएको पनि हामीलाई मन्दिर गए पछि धेरै नै खुसी लाग्छ राम्रो लाग्छ त्यहाँ गएर हामीले घन्टी बजाउनु शङ्ख बजाउनु भगवान्को प्रति ध्यान दिनु चाहिँ धेरै नै राम्रो हो सबजनाले नै यो कुराहरू ध्यान दिनु पर्छ भगवान्को प्रति ध्यान दिनु पर्छ सबजनाले धर्म गर्नु कर्म गर्नु सिक्नु पर्छ सधैँभरि